हेलो स् हेलो हेलो नमस्ते सम्धिनी के गर्नु हुँदैछ अहिले ए के काम गर्नु हुँदैछ हौ ए हजर सबैजना ठिकै छ होला नि ए खोइ अहिले म पनि बसिरहेको छु हौ गरम बेसी भएर बाहिर काम गर्नु पनि सक्दैन हो गरम बेसी भएर अन्त म त घरभित्रै बसिरहेको छु हौ अहिले जातिनै छ त ठिकै छ

ड्युटी गएको छ त सम्धिनी नानी चाहिँ स्कुल गएको छ अहिले छुट्टी हुने बेला भएको छैन हो हो नि हुनु आँट्यो नि अब त ए ल ल पठाइदिन्छु नि अँ जाने कुरा पनि गर्दै थियो बुहारीले एक हप्ता जस्तो चाहिँ बस्दै जानु पऱ्यो भन्दै थियो बुहारीले अँ हो नि अरू बेला त प भ्याउँदैन घरको काम अब त्यसतै छ त्यही त घरको काम अब थुप्रो हुन्छ हो एक छिन त फुर्सदै छैन हो बुहारीको पनि हुन्छ हुन्छ सम्धीहरू पनि ठिकै होला नि ए हुन्छ नमस्ते सम्धिनीज्यू